ए तपाईँ याङछेन बोल्नु भएको हो ए तपाईँकोमा निकै सब्जीहरू छ भनेर सुन्दै थिएँ ए अनि हजुर मलाई चाहिनु त निकै चाहिएको थियो कि थुप्रै कुरा नै लैजाउँ भनेको थिएँ के के भएको छ अहिलेमा हजुर हजुर ए हजुर आलुहरू ए म आलुहरू पनि लैजाउँ भनेको थिएँ कसरी चाहिँ दिनुहुँदैछ मलाई यो आलुको अठार रुपियाँ केजी त्यो अलिक महँगो भयो नि हौ

अलिक दस पन्ध्र केजीसम्म लग्यो भने चाहिँ पन्ध्रसम्म गरिदिनुहुन्छ ए हजुर त्यही त पन्ध्रसम्म पाएको भए चाहिँ अलिक लिनुहुन्थ्यो कि पोसाउँदैन होला नि त फेरि ए हजुर पचास केजी ला लग्यो भने चाहिँ ए हजुर फेरि त्यति नै चाहिरहेको थियो हुन्छ त्यसो भए डल्ले खुर्सानी कसरी बेच्नुहुँदैछ हो साठी रुपियाँमा पो बेच्दैछ भन्ने सुनेको थिएँ अरू त भइहाल्यो दबाई हालेर त पकाएको त होइन होला नि फेरि कुहुन्छ नि त्यस्तो त छिटो

हजुर हजुर कोपीहरू ए हुन्छ त्यसो भए यसो गर्नुहोस् न मलाई पचास केजी नै आलु एक पट्टा आलु गरिदिनु हो

हुन्छ त्यस्तो गरिदिनुहोस् न ल हुन्छ हुन्छ हुन्छ धन्यवाद